खुसीको कुरा गर्दाखेरि मलाई साना सानो कुरामै खुसी लाग्ने गर्छ जस्तै परिवारमा शान्ति भयो कोही नयाँ मान्छे भेट हुँदाखेरि कहीँ नयाँ ठाउँ जानु पाउँदाखेरि केही नयाँ मिठो व्यञ्जन खानु पाउँदाखेरि मलाई एकदमै खुसी लाग्छ विशेष त परिवारमा शान्ति जस्तै अब सबैजना घरमा हाँसिरहेको खेलिरहेको कुदिरहेको आफ्आफ्नो काम सन्तोषपूर्ण गरिरहेको त्यस्तो देख्दाखेरि मलाई मनबाटै खुसी भएर आउँछ र नयाँ नौलो ठाउँ जस्तै अब आफू कहिल्यै नगएको ठाउँ कतिपय ठाउँहरू यस्तो हुन्छ जुन चाहिँ बजारबाट धेरै नै टाडो चराचुरुङ्गीहरूको आवाज एकदम शान्ति वातावरण मिठो हावा सरर बतास चलिरहेको घामको मधुर किरणले भेटेको ठाउँहरू जस्तै जङ्गलहरू भए साना साना त्यस्तो ठाउँहरू घुम्नु पाउँदा मलाई एकदमै खुसी लाग्छ रमणीय ठाउँहरू घुम्दाखेरि मिठो मिठो व्यञ्जनहरू जस्तै कोहीबेला मलाई मेरो आमाले बनाएर दिनुहुन्छ जस्तै अब यो चाइनिस खानेकुराहरू रोटीहरू एकदमै मलाई त्यतिबेला मन आनन्दित भएर आउँछ